तपाईँ एउटा हाउसवाइफ हुनुहुँदो रहेछ है तपाईँको चारजना नानीहरू रहेछ तपाईँको जीवनको बारेमा र साथ साथै तपाईँको चारजना नानीहरूको जीवनको बारेमा केही भन्दिनुहोस् न अब मेरो जीवनको बारेमा है मेरो नानीहरूको बारेमा भन्नुपर्दा चाहिँ अब मेरो चाहिँ तेह्र सालको उमेरमा बिहा भएको हो र मेरो तेह्र सालको उमेरमा बिहे भयो अब चौँध वर्षको उमेरमा त म एउटा नानीको आमा भएँ है मेरो ठुलो छोरी जन्मियो अब मेरो ठुलो छोरी जन्मियो म पनि बच्चै थिएँ नानी पनि अब सानो नानी आफू पनि नानी अब यसरी नै अब नानीहरू सँग सँगै म पनि हुर्किँदै गएँ अनि अब अहिले आएर अब मेरो चारजना नानीहरू छ अब मेरो चारजना नानीहरूमध्येमा चाहिँ मेरो अलिकति बुद्धि आएर जन्मिएको भनेको चाहिँ मेरो साइली छोरी र कान्छी छोरी हो अब अरू त मलाई अब त्यति थाहा पनि छैन कस्तो पाराले हुर्काएँ कसरी हुर्काएँ होला अब सायद नानी रुँदा सँगै रोएँ होला नानी हाँस्दा सँगै हाँसे होला है अब चौँध वर्षको उमेरदेखि अब मैले अब त्यो नानीको आमा भएर अर्काको घर गरेर बसेको अब अहिले मेरो चारजना नानीहरू छ अनि अहिले फिलहालमा चाहिँ मेरो हजबेन्डको चाहिँ हात एउटा एक्सिडेन्ट भएकोले गर्दाखेरि एउटा दाहिने हात नै चल्दैन उसले चाहिँ अब यसो बाहिर गएर कमाएर ल्याउन सक्दैन म एक्लै नै म जीविका चलाउँदैछु मेरो घर परिवारदेखि लिएर है अब नानीहरूको स्कुलदेखि लिएर दुखः सुख गर्दैछु मेरो नानीहरू अब मेरो ठुलो छोरी एउटा कलेज पढ्दैछ एउटा छोरी इलेभेनमा पढ्दैछ एउटा छोरी चाहिँ क्लास एटमा र अर्को त सानै नै छ उ त भर्खर टूमा पढ्दैछ अनि अब उनीहरूको स्कुलदेखि लिएर घरदेखि लिएर सबै अब मैले चलाउनु पर्दा चाहिँ मलाई अहिले कठिन चाहिँ कठिन भएको छ तर पनि अब आफूले नै चलाउनु पर्दाखेरि चाहिँ एक प्रकारको एउटा खुसी पनि हुँदो रहेछ है अब सधैँ अब बुढाको कमाइमा बस्नु पर्ने अलिकति उसको लागि पनि बुढालाई भन्नुपर्ने भन्दाखेरि चाहिँ अलिकति आफूले कमाउँदा बेग्लै आनन्द पनि हुँदो रहेछ तर अब यस्तो रहेछ कि जीवन चाहिँ एउटा चक्र नै रहेछ कहिले उँभो कहिले उँधो के रोटेपिङ जस्तो कहिले तल कहिले माथि जस्तो अहिले गर्नु पर्दैछ म चाहिँ तल छु है म चाहिँ तल छु अब म अहिले गाई बाख्रा पालेर गाई छ बाख्रा छ गाई पालेर बाख्रा पालेर र त्यहाँबाट गाई बाख्राको स्याहार सुसारदेखि पनि उब्रिएको टाइमहरू चाहिँ म अरूको घरमा जस्तो नर्सरीहरूतिर काम गरेर यसरी चाहिँ मैले जीविका चलाउँदैछु मेरो आय त विशेष छैन आयस्रोत भनेको त्यही मेरो महिनामा यस्तै छ हजारहरूको म काम गर्छु है अब छ हजारहरूको काम गर्छु तर मेरो आयस्रोतभन्दा पनि मेरो चाहिँ जाने बाटो चाहिँ धेरै छ जस्तो घरको सौदा पानीदेखि लिएर गएर नानीको नानीहरूको स्कुल फीदेखि लिएर गाडी भाडा सबै गर्नु पर्छ र मलाई चाहिँ अब मेरो जीवन चाहिँ जीवनमा एउटा यस्तो अनुभव भयो कि मलाई एउटा औरतले एउटा छजनाको परिवार चाहिँ चलाउन सक्ने सक्दो रहेछ अब एउटा यो औरतमा पनि यतिको क्षमता चाहिँ हुँदो रहेछ भन्ने चाहिँ मलाई लाग्यो

अरू त के भन्नु धैरै त मेरो चाहिँ यस्तै छ जीवनशैली अब गाई बाख्रा पालनदेखि लिएर है अर्काको नर्सरीमा काम गरेर नै गर्दैछु चलाउँदैछु अब आउने दिनहरूमा अब के कसो होला अब केही अगाडि बढ्नको लागि है अलिक दुखःबाट निस्किनको लागि चाहिँ अब अझै पनि अझै धेरै मेहनत गर्नु पर्ने रहेछ चाहिँ त्यस्तो चाहिँ मलाई लाग्छ गाई बाख्राबाट यसो धेरथोर यसो अलिअलि आयस्रोत हुँदैछ हुन त तर अब गाई बाख्रबाट मात्रै आए आएको पैसाले चाहिँ मलाई घर धान्न चर्को पऱ्यो गाई बाख्राबाट आएको पैसाले चाहिँ गाई बाख्रालाई नै आधामा बेसी चाहिँ गाई बाख्रालाई नै खुवाउनु पर्छ त्यही भएर चाहिँ म अब नर्सरिहरूतिर पनि काम गर्छु छोरा छोरीको भविष्यको लागि छोरा छोरीलाई पढाउनु लेखाउनुको लागि चाहिँ अरूको घर अब नर्सरिहरूतिर पनि काम गर्छु